सर तपाईँले जुन प्रकारको जुन प्रकारले मैले अर्डर गरेको सामान अब समयमा अब अब मलाई ल्याइदिनु भयो त्यसको निम्ति धेरै धेरै तपाईँलाई धन्यवाद र जुन प्रकारले समय मैले सठिक समयमा सामान पाएँ र जुन प्रकारको सामान मैले रोजेको थिएँ त्यही प्रकारको सामान पाएँ र तपाईँलाई त्यसको निम्ति धेरै धेरै बधाई सँगसँगै तपाईँलाई धन्यवाद दिन चाहन्छु